मलाई रेडियोको बारेमा चाहिँ साह्रै याद भएन र मलाई मनपर्ने टिभी सोहरूमा चाहिँ द कपील शर्मा सो पुरा मनपर्छ र त्यसमा चाहिँ एकदमै एन्टरटेन्मेन्टको कुराहरू देख्न पाइन्छ र त्यसमा राम्रो राम्रो कमेडी हुन्छ र साथै एकदमै सबैले नै प्रायःले नै मन पराउने गर्छ द कपील शर्मा सो चाहिँ र जुन चाहिँ जुन चाहिँ कपील शर्मा छ उहाँको जुन चाहिँ ब्याक टू ब्याक जुन चाहिँ हँसाउने उसकोमा स्किल छ त्यो चाहिँ एकदमै मलाई मनपर्छ र साथै मेरो घरको सबैजनाले एकदमै त्यो कार्यक्रमलाई चाहिँ एकदमै रुचाउने गर्छ र साथै हाम्रो जुन चाहिँ समाजमा रहेको अरू जति पनि घरहरूको छ र उहाँहरूले पनि एकदमै कुरा गर्नुहुन्छ र मलाई पनि विशे विशेष पुरा मनपर्छ र जति पनि सेलेब्रिटीहरू जतिजना पनि बोलाउ बोलाउँछ र उहाँहरू पनि एकदमै खुसी साथ एकदमै रमाएर एकदमै भरपुर एन्टरटेन्मेन्ट पाएर फर्किनुहुन्छ र साथै बिचमा राम्रो राम्रो फनी फनी गेम्सहरू पनि खेलाउँछ र त्यो पनि एकदमै हेर्नु रोमाञ्चक हुन्छ र साथै त्यसमा जति पनि जति पनि थुप्रो त्यहाँ आर्टिस्टहरू छ जस्तो कमेडियनहरू छ र उहाँहरूकोमा जति पनि मिमिक्रीहरू हेर्नु एकदमै मज्जा आउँछ र त्यसमा मेन चाहिँ कपील शर्मै हुनुहुन्छ उहाँले एकदमै राम्रो कमेडी साथै लास्टमा आएर सोसियल सोसियल इन्भाइरोमेन्टहरूको बारेमा पनि सुझावहरू दिनुहुन्छ र त्यसैकारणले गर्दा मलाई एकदमै त्यो मज्जा लाग्छ